मैले जुन इबुक मगाइपठाएको थिएँ त्यो एक्सपेरिमेन्टल साइन्सको बारेमा त्यो किताब एकदमै राम्रो रहेछ र त्यो किताब हेन्डसम एक्सपेरिमेन्टसहरू एकदम बेसी दिएको रहेछ जसको कारणले गर्दा मलाई स्टुडेन्टहरूसँग त्यो एक्सपेरिमेन्टहरू गर्नु एकदमै राम्रो भयो र यो किताब जुन चाहिँ छ यो चाहिँ सेभेन एटको लागि चाहिँ एकदमै युजफुल मलाई लाग्यो यो किताबले मेरो हिसाबमा हो भनेदेखि यसलाई तपाईँहरूकोमा यो किताब चाहिँ अझै यसको लिङ्क भयो भनेदेखिन् सेभेन एट मात्रै होइन नाइन टेन पनि भयो भने अझै राम्रो हुने रहेछ र लिङ्कको किताब तपाईँहरूले छापिदिनु भयो भने इबुक्सहरू अझै बनाइदिनु भयो भने राम्रो हुन्छ र यो जुन किताब छ यो किताबले टिचरलाई पनि एकदमै अझ पढ्ने र अझै एक्सपेरिमेन्ट गर्ने बनाउनु बनायो र मेरो आफ्नो लागि पनि यो एकदमै हेल्पफुल भयो भनेदेखि यो चाहिँ स्टुडेन्टहरूको लागि त एकदमै हेल्पफुल भयो उनीहरूलाई मैले यसलाई कपी गर्नु दिएर उनीहरूले आफैले घरमा सेल्फ एक्सपेरिमेन्ट पनि गर्न सक्ने चाहिँ भएको छ र आइएम भेरी मच थ्याङ्कफुल तपाईँहरूलाई एकदमै धन्यवाद छ